हेलो हेलो भन्नुहोस् न हजुर हजुर ए जग्गा घुम्नुहुने छ नि यहाँ डेलो छ दुर्बिन गुम्बा हो अनि यहाँ एघार माइल शाक्य गुम्बा छ गुम्बातिर घुम्नुहुन्छ भने माथि हाम्रो अलगढा अलगढा हाम्रो यहाँबाट अलिक माथि जानुपर्छ नजिकै हो जानुहुन्छ भने अलगढाको बजारहरू छ पेदोङमा पनि छ गुम्बा हो अलगढामा पनि छ गुम्बा अहिले तल हाम्रो पैयुङ बस्ती छ त्यहाँ राम्रो छ गुम्बाहरू घुम्नुहुन्छ भने भन्नुहोस् न म लान्छु नि तपाईँलाई छ छ बस्ने जग्गा जति मेरो यता अलगढामा पनि आफ्नो मान्छे छ हो अनि एघार माइलतिर पनि छ बस्नुहुन्छ भने रुमहरू छ कता कता भन्नुहुन्छ म लान्छु नि तल यहाँ पुदुङतिर पनि छ दुर्बिन गुम्बामा पनि छ डेलोमा भयो घुम्ने ठाउँ भयो फोटो खिच्ने जग्गा छ अनि साइन्स सिटीमा चाहिँ त्यहाँ राम्रो राम्रो छ घुम्नुहरू त्यही फोटोसुटहरू गर्नु भित्र उयो पनि देखाउँछ हो पिक्चरहरू देखाउँछ राम्रो राम्रो ठाउँ छ डेलोमा पनि साइन्स सिटी अलिक वर अनि हनुमान टक छ अलिक पर हो त्यहाँबाट त्यहाँ सिंहवाहिनी मन्दिरहरू घुम्नुहुन्छ भने मन्दिरहरू छ हजुर हजुर हजुर हजुर ए हुन्छ कल गर्नुहोस् न म आइदिइहाल्छु नि तपाईँ कता कता घुम्नुहुन्छ अलगढा जानुहुन्छ भने पनि लान्छु पेदोङ हो अनि कफेरहरूतिर पनि जानुहुन्छ भने हजुर ए हुन्छ हुन्छ कफेरहरू दामी छ पेदोङमा फेरि अहिले सिल्लरी बस्ती भन्ने दामी छ हजुर हजुर हुन्छ कल गर्नुहोस् कि म तपाईँलाई कहाँ भन्नुहुन्छ लिनु आउँछु नि ल हुन्छ हुन्छ थ्याङ्क यू